हाम्रो गाउँदेखि अलि तल अलि तल बजारमा वार्षिक मेला लाग्ने गर्दछ यी वार्षिक मेला यस्तै दुर्गा पूजा अनि दसैँको छेउछाउमा लाग्ने गर्दछ सानो छँदा यी मेलामा हाम्रा आमाबाबाहरूले लिएर जाने गर्दथे यी मेला जाँदाखेरि धेरै आनन्दित हुन्थ्यौँ रोटेपिङ खेल्ने गर्थ्यौँ अनि ती मेलामा धेरै किसिमको मिठाईहरू पाइन्थे ती किसिमको एउटा हावा मिठाई पाइन्थे रातोरातो रङ भएको हावा मिठाई ती मिठाईहरू खाएको सम्झनाहरू धेरै छ येर सानसानो केटाकेटीले खेल्ने यो ड्रागन ड्रागनहरू यी भए सानो सानो पिङहरू अनि धेरै धेरै सम्झनाहरू छ ती मेलाको